अब हाम्रो नेपाली जातिमा चाहिँ होइन अब सांस्कृतिहरू अब धेरै प्रकारको छ अब जस्तोखेरि अब आइलेसम्म मानिलिएको भन्छ होइन अब दसैँ तिहारहरूमा चाहिँ हामी टिका लाउनु जान्छ आफ्नो मामा घर बोजूहरूकोमा होइन अन्तखेरि यसरी चाहिँ हामी चाड मनाउने गर्छ अन्त भाइटिकाहरू हुन्छ अन्त भाइटिका अन्त कुकुर तिहार अब कुकुरलाई खानाहरू खुवाइदिएर टिका मालाहरू लगाइदिएर होइन अन्त भाइटिकामा आफ्नो दाजु भाइ मामाहरूलाई चाहिँ हामी यसरी टिकाहरू लगाइदिएर अब आशीर्वाद तिनीहरूले चाहिँ हामीलाई आशीर्वाद दिने गर्छ होइन अन्तखेरि यसरी नै अब धेरै प्रकारको संस्कृतिहरू छ जस्तो हाम्रो अब धेरै प्रकारको जातिहरू छ अब तिनीहरूको अब थुप्रो थुप्रो अब तिनीहरूको आफ्नो आफ्नो संस्कृति हुन्छ अब जस्तो छेत्रीहरको अब केटाहरूलाई होइन बिहे नगरी जनैहरू लाइदिन्छ होइन अन्तखेरि अब तिनीहरूले अब त्यसरी पूजा गर्ने गर्छ अब जनैहरू लाएर होइन त्यसरी पूजा गर्ने गर्छ अन्तखेरि अब प्रधानहरूको बेलकरहरू गरिदिन्छ अब जस्तो त्यसमा चाहिँ आफ्नो छोरीलाई चाहिँ अब बेलको त्यो रूखसँग अथवा त्यसको फलसँग चाहिँ बिहेहरू गरिदिने गर्छ अन्तखेरि अब राईहरूको पनि आफ्नो आफ्नो राई सुब्बाहरूको आफ्नो आफ्नो हुन्छ अन्तखेरि अब राईहरूको चाहिँ के हुन्छ भने मरेर गएपछि चाहिँ एउटा कुनै मान्छेको मरेर गएपछि चाहिँ तिनीहरूको चिन्ताहरू राख्ने गर्छ गर्छ अथवा माङ्पाहरू बोलाएर पूजाहरू गर्ने गर्छ होइन अन्तखेरि तिनीहरूको कुलको पूजाहरू गर्ने गर्छ सुब्बा राईहरूको चाहिँ कुलको पूजा गर्ने गर्छ अन्त त्यसरी नै हाम्रो चाहिँ अब छेत्रीहरूको चाहिँ अब पितृ पूजाहरू गर्छ होइन अब जुन चाहिँमा चाहिँ अब खसीहरू काटेर त्यसरी नै पूजाहरू गर्ने गर्छ अन्तखेरि अब एउटा बाहुन बाजे बोलाएर पूजाहरू गर्ने गर्छ अन्तखेरि अब जस्तो यो अब विवाहको विवाहको कुरामा चाहिँ अब तिनीहरूले चाहिँ के गर्छ भने विवाहको दिन चाहिँ अब केटीहरूले होइन आफ्नो घर छोडेर जानु पर्छ अब त्यो त पहिलादेखिको मानेर ल्याएको अब यो भारत सबैमा त्यस्तो नै छ होइनन अन्तखेरि अब विवाहमा चाहिँ अब केटाहरूलाई अब केटाहको अब खुट्टाहरू धुएर पानीहरू खानु पर्छ त्यस्तो केहरू अब त्यस्तोहरू मानेर ल्याएको छ होइन अन्त सिन्दुर पोते अब जस्तो विवाह गरेपछि सिन्दुर पोतेहरू नलगाइ अब भित्र हुल्दैन केटीहरूलाई होइन सिन्दुर पोते अन्त यस्तो दाल भातहरू राखिदिएर अन्त मात्रै ठुलो बिहे गरिदिनु हुन्छ होइन अन्तखेरि बिहे गरिदिएर चाहिँ अब त्यसरी चाहिँ विवाह गर्ने गर्छ सबैको यो नेपाली जातिमा चाहिँ त्यसरी गर्ने गर्छ